अँ नमस्ते भान्जा नमस्ते भन्नुहोस् एकदम सन्चो छु अनि तपाईँ होइन नि हौ अब त्यस्तै बिजी काम के के हो सम्झिनै रहेको छु नि भुल्नु त कहाँ भुल्ने म सोचिरहेको थिएँ अब फोन गर्नुपऱ्यो भनेर ठिकै तपाईँले गरिहाल्नु भयो अनि हालखबर के छ होला सबै ठिकठाकै होला है अच्छा अच्छा हजुर कालिम्पोङ आउँ त भन्दैछु अब यो फिफ्टिन अगस्त पनि आउँदैछ अब त्यसकै मौका पारेर आउनुपर्ला जस्तो छ हजुर हजुर

ए हजुर हजुर अँ त्यो लोकल हाट भनेर अँ सुन्दैछु म हजुर हजुर अनि के के

सबै पाउँछ है लोकल चिजहरू सबै छ है त्यहाँ नि ए अच्छा अच्छा हजुर यो ल ल यसबाजी अब गरौँला नि अब ठिक्कै त्यो छेक पारेर चाहिँ भनेपछि सबै पाइन्छ त्यहाँ है राम्रै छ है सबै राम्रै छ नि ए त्यो भनेपछि सबै बस्तीकै छ होइन त लोकल हाम्रो बस्तीकै ए हजुर हजुर हजुर हजुर अच्छा अच्छा हजुर हजुर थिएन थिएन हो हो हजुर हजुर हजुर ए है भनेपछि त रमाइलो होला आहा है अच्छा अच्छा अच्छा खानपिन सबै नि राम्रै नि है जस्तै अब आफ्नो यो बस्तीको अच्छा ठिक त्यस्तो है अच्छा त्यसो हो भने त घुम्नैपर्ने रहेछ हजुर सागसब्जी सबै है फलफुलहरू पनि होला ए ए हो ए अच्छा अच्छा ए अच्छा अच्छा त्यसो हो भने ल म आउँदैछु नि कि तपाईँको यो अगस्त अब भोलिदेखि त एक तारिक भइहाल्यो अगस्त लागिहाल्यो है यसलाई दुई चार दिनभित्रमा आउने यसो मेरो काम पनि छ र त्यहाँनिर के के हरे त्यो बिहिबारे हाटमा पनि यसो दर्शन गरौँला है यसो के मनपऱ्यो के के हजुर ए ए हजुर हुन्छ जाऊँ न त हामी मिलेर त्यहाँ के के रहेछ हवस् हवस् हवस् नमस्कार